हेलो हजुर दुध दुध त लिन्छु कसरी लिटर हो अम्बो कत्रो महँगो हौ अरूले त साठीमै दिन्छ ए अन्त तपाईँले त अन्त के अरे दुध राम्रै छ हजुर हजुर अन्त अरू केही बेच्नुहुन्छ दुध घिउ हजुर होइन एकदमै महँगो लाग्यो नि त दुध त दुध अलिक कम्ती गर्नु भयो भने म मइ महिनाभरि राख्छु सधैँको लागि अब सधैँको कस्टमरलाई घटाउनै पऱ्यो ए हुन्छ भोलिदेखि ल्याइदिनु होस् न हजुर हुन्छ यसो अलिक बाक्लै होस् है दुध पानी नथपेको ए हुन्छ हुन्छ सागसब्जी चाहिँ के ल्याउनु हुन्छ अन्त कसरी दिनुहुन्छ तिनीहरू चाहिँ ए पन्ध्र रुपियाँ पावा ए ए हुन्छ अब ल्याइ दिनुहोस् न कसरी हुन्छ के के हुन्छ ल्याइदिनुहोस् न ल हजुर ए हुन्छ हुन्छ

हुन्छ नि गाउँ छिमेकमा भनिदिउँला नि हजुर के भन्नु भयो ए ए हुन्छ हुन्छ म गाउँमा भनिदिउँला नि यता उता छिमेकीलाई तपाईँलाई भनिदिउँला नि हजुर